हाम्रो क्षेत्रमा विभिन्न थरीका संस्कृति समूहहरू बस्छन् जसमा कि भोटे लेप्चा मगर बिहारी नेवार मारवा मारवाडीहरू बस्छन् तर उनीहरू उनीहरू हामी सबै मिलेर आफ्नो आफ्नो संस्कृतिहरू मनाउने गर्छौ जसमा कि हामी आफ्नो नेपालीहरूले आफ्नो दसैँ दीपावली माघे सङ्क्रान्तिहरू जसमा मनाउने गर्छन् वहाँ त्यसमा उनीहरू पनि आएर भाग लिइरहेको हुन्छन् दसैँमा बिहारीहरूले पनि टीका लगाइरहेको राखीमा उनीहरूले राखीहरू लगाइरहेको यसमा कि मुस्लिमहरूले पनि टीकाहरू लगाइरहेको क्रिश्चियनहरूले क्रिश्चियनहरू पनि आएर हामीसँग देउसी भैलो खेलिआएको हामी पनि गएर उनी उनीहरूको क्रिसमसमा केरलहरू खेल्न जान्छौँ घर घर यहाँ हामी सबै आफ्नो आफ्नो मिलेर सबै एकै मिलेर संस्कृतिहरू गर्ने गर्छौँ कि यहाँ कुनै पनि छुट्याउँदैनौँ हामी कि ती कसै म मगर हो कसै नेपाली हो कसै भुटिया हो कसै नेवार हो कसै बेङ्गाली हो त्यस्तो हामी कुनै छुट्याउँदैनौँ उहाँहरू पनि हामीसँग सबै संस्कृतिमा भाग लिइरहेको हामी पनि उहाँहरूको जस्तै कि बिहारीहरूले छठ पूजा मनाउने गर्छौँ हामी पनि वहाँ गएर उनीहरूसँग मिलेर छठ पूजाहरू मनाउने गर्छौँ जसमा कि मरवाडीहरू पनि आएर त्यहाँ भाग लिइरहेको नेपालीहरू पनि गएर वहाँ भाग लिइरहेको नेपालीले पनि बुद्ध जयन्तीमा बुद्ध जयन्ती मनाउने गर्छ त्यसमा गएर हामी हेर्यौँ धेरैजना जाने गर्छौँ पूजाहरू गर्ने गर्छौँ